हेलो हो त बहिनी ए बहिनीलाई कुन चाहिँ चाहिएको मे मेरोमा मिस्टी छ हो अन्त र त्यहाँदेखि पेडाहरू छ लड्डुहरू के के चाहिँ चाहिएको बहिनीलाई मिस्टीहरू अढाई सौ रुपियाँ केजी छ हजुर छ त बहिनी ए आउनु नि बहिनी त्यो त भइहाल्छ नि अब बहिनीसँग त त्यस्तो उयो गर्ने कुरा आएन पहिले पनि बहिनीले लगेकै हो मेरोबाट हो म मिलाइदिन्छु नि

हजुर हजुर ए हुन्छ बहिनी आउनुभन्दा पहिले मलाई कल गर्नु नि ल म यहाँ ठिक्क सामान पार्नुपऱ्यो नि हो अँ अँ हजुर ए हुन्छ बहिनी हुन्छ ढुक्क परेर आउनु नि हुन्छ हुन्छ हुन्छ हजुर ए पर्दैन पर्दैन मै प्याकिङ यहीँ ठिक्क गरिदिन्छु नि एउटा ल्याउने झोला चाहिँ अब ब्याग चाहिँ ल्याउनु नि अरू त म सबै ठिक्क पारिदिन्छु हुन्छ